म मेरो बारीको देखरेखकोलागि धेरै प्रकारको प्रकारले कामहरू गर्छु जस्तै पहिला हामी बिरूवा बिजन छर्छौँ र बिजन भइसकेपछि हामी बारीहरू जोत खन जोत गरेर तयार गर्छौँ र त्यसपछि हामी बिरूवाहरू लगाउँछौँ बिरूवाहरू लगाएर बिरूवा सरे पछि हामी त्यसलाई गोडेर त्यो घाँसहरू निकाल्छौँ र घाँसहरू निकाल्दै गर्ने अनि समय समयमा त्यहाँ पानीहरू दिनुपर्छ र पानीहरू दिए पछि त्यो खाधहरू पनि दिनु पर्छ खाधहरू दिए पछि त्यसपछि हामी समय समयमा हामी देखरेख गर्ने केही छैन बारबेरहरू गर्नु पर्छ र त्यसपछि धान फसल पाकेपछि हामी समयमै काटेर थन्काउनु पर्छ